हाम्रो हजुरबाबाट सुनेका केही महान् नेताका नामहरूमा चाहिँ एउटा हुनुहुन्थ्यो ज्योति बसु ज्योति बसु अब हाम ज्योति बसु हुँदाखेरि चाहिँ अब हाम्रो समाज गाउँ समाज शान्ति थियो उहाँले हर जग्गा अब गाउँमा नालाहरू बनाइदिनुभयो केही असुबिधा भयो भने सबै अब कामहरू गरिदिनु हुन्थ्यो समाज सेवाहरू पुरा गर्नुहुन्थ्यो